नेपाली मानिसहरूले आफ्नो पहिचानको निम्ती चलचित्र सिनेमाहरू बनाएर अनि पुस्तकहरू लेखेर अनि त्यसरी नै विभिन्न ठाउँहरूमा गएर मानिसहरूलाई आफ्नो भाषाको निम्ती हौसला दिएर आफ्नो भाषालाई जिउँदो राख्नुको लागि त्यसरी नै सेमिनारहरू आयोजना गरेर आफनो भाषालाई प्रयोग गर्ने गर्दछन्